साग सब्जी चाहिँ अब हामीले उत्पादन गरिन्छ त्यहाँबाट उत्पादन गरेर त्यो पाकिसकेपछि यहाँनिर ब्यापारीहरू आउँछ ब्यापारीहरू आएपछि उनीहरूलाई दिन्छौँ हामी उनीहरू सजिलो घरमै आउँछ र घरबाटै उठाउँछ के रे भाव पनि राम्रै दिन्छ प्रायः अनि टिस्टाहरू पहिला पहिला टिस्टा लान्थ्यो अहिले चाहिँ टिस्टाहरू लगिरहनु पर्दैन घरबाटै उठाउँछ